तपाईँ कोही गायक गायिका हुनुहुन्छ भने तपाईँले रेकर्डिङको लागि पहिला तपाईँले आफ्नो एउटा तपाईँले कुनै एउटा क्लास क्लास गरेको हुनु पऱ्यो कुनै तपाईँले एकजना आफ्नो एउटा गुरुबाउ र तपाईँले राख्नुपऱ्यो र तपाईँले गुरुबाबु र आफ्नो गुरुलाई तपाईँले छान्नु पऱ्यो छानेर तपाईँले कुन चाहिँ तपाईँलाई चाहिँ अब गायन मनपर्छ या हिन्दी गीतहरू या संस् के रे संस्कृत गीतहरूमा र तपाईँले त्यसमा पहिला तपाईँले चाहिँ उहाँलाई भन्नुहोस् उहाँलाई अब भनिसकेपछि उहाँ अब उहाँ त्यो क्षेत्रमा परिपक्क छ भने त्यही पनि तपाईँ अब संस्कृत सङ्गीतमा हुनुहुन्छ भने तपाईँले त्यही अब त्यही त्यही गुरुजीलाई तपाईँले समातेर तपाईँ वहाँसँग रिहरसल अर्थात रिहाज गर्नुहोस् रिहाज गरेर तपाईँले अलिकति मात्रै गीत गाएर मात्रै हुँदैन बहुत तपाईँले त्यहाँनिर कतिवटा कुरामा तपाईँले इक्जाम बस्नुपर्छ त्यहाँनिर अनि तपाईँले त्यहाँनिर इक्जाममा तपाईँको ग्रेड अनुसार हुन्छ ग्रेड बढ्दै बढ्दै गएपछि तपाईँलाई निकै तपाईँलाई तालको ताल पनि कति कतिवटा कुरा तपाईँलाई तालको ज्ञान पनि हुन्छ अन्त तपाईँलाई यहाँ गाउँदाखेरि कसरी गाउनु पर्ने र यो ठुलो स्वरलाई कसरी चाहिँ आफूले कन्ट्रोल गर्नुपर्ने तिखो स्वरलाई कसरी चाहिँ मिठो बनाउनु पर्ने अनि सुरलाई बेसुरोलाई सुर कसरी बनाउनु पर्ने त्यो सबै तपाईँलाई जुन गायन क्षेत्रमा तपाईँको जुन चाहिँ गुरुले तपाईँलाई सिकाउनु हुनेछ र तपाईँले त्यो सबै सिकिसकेपछि तपाईँ एकदम कति ग्रेटमा हुनुहुन्छ किनभने तपाईँले पहिला जे गर्नु पर्ने पहिला तपाईँले नगर्नुहोस् र पहिला तपाईँले आफ्नो घरमा रिहाज गर्नुहोस् रिहाज गरेर तपाईँले अब सँगसँगै कतिवटा रेकर्डिङ भएको गीतहरूसँग तपाईँले अन्त उहाँसँग चाहिँ रिहर्सल गर्नुस् सँगसँगै गीत गाउनुहोस् सँगसँगै गाएपछि र त्यो त्यसलाई चाहिँ एउटा मेटेनेम भनेको छ त्यो मेटेनेममा तपाईँले गाउनु चाहिँ ट्राई गर्नु लाउँछ र गाइसक्नु भएपछि तपाईँलाई चाहिँ अब तपाईँले पहिला कुनै रेकर्डिङ गर्नु भन्यो पुरानो गीतलाई तपाईँले लिएर तपाईँले रेकर्डिङ गर्नुहोस् रेकर्डिङ गरेर तपाईँलाई सन्तुष्ट हुनुभयो भने त्यहाँदेखि तपाईँले त्यहाँदेखि अब आफ्नो या तपाईँले कुन चाहिँ नेपाली गाना गाउनुहुन्छ नयाँ गीत कम्पोज गरेको गाउनुहुन्छ भने तपाईँले त्यो गाना तपाईँले गाउनुहोस् गाएर तपाईँलाई त्यो गीतको चाहिँ तपाईँले पक्का त्यसलाई चाहिँ त्यो गीतको चाहिँ तपाईँले एकदम पुरा पुरा छानेर एकदम निचोड गरेर मात्रै तपाईँलाई चाहिँ त्यो गीतको चाहिँ एउटा मनमा लिएर चाहिँ अँ यो गीत म गाउँछु म यो गीतलाई म राम्रो बनाउँछु मेरो यो गीतलाई बनाइदिएको छ र म गाइने नै यो गीतलाई अझ म राम्रो बनाउँछु भनेर तपाईँले यो गीतलाई चाहिँ तपाईँले एकदम शिखरमा पुऱ्याएर तपाईँले त्यहाँदेखि तपाईँ चाहिँ आफ्नो रेकर्डिङको लागि तपाईँ जानुहोस् रेकर्डिङको लागि नै तपाईँले त्यहाँनिर अब पहिला तपाईँलाई त्यहाँ अब मे जुन चाहिँ म्युजिसियन छ म्युजिसियनले तपाईँलाई त्यहाँनिर कति कुरामा सिकाउनुहुन्छ र सिकाएर तपाईँलाई अब त्यहाँ तपाईँलाई टेकको विषयमा भन्नुहुन्छ र टेक तपाईँ गरेपछि तपाईँलाई नडराई एकदम एकदम तपाईँलाई एकदम तपाईँलाई एकदम नर्बस पारिदिएको ल तपाईँले गाउन सक्नुहुन्छ भयो है